भाइ मैले तपाईँकोबाट मगाएको छुरी एकदमै राम्रो रहेछ क्वालिटी पनि एकदमै राम्रो रहेछ अब फेरि पनि चाहियो भने म फेरि पनि मगाउने छु यस्तो दुई तिनवटै मलाई चाहिएको छ अनि तपाईँले फेरि पनि मलाई पठाइदिनु होस् भनेर भन्न चाहन्छु अनि एकदमै यहाँ गाउँमा पनि अरूले पनि खोजिरहेको छ अनि यस्तो छुरी चाहिँँ हामीलाई घरमा पुरा प्रयोग गर्नुको लागि पुरा चाहिरहेको छ अनि यसैले यो छुरी चाहिँ एकदमै अरूले पनि मनपराएको छ अनि फेरि पनि म तपाईँको दोकानमा फेरि पनि तिन चारवटा चाहिँ म किन्नपऱ्यो भनेर भन्छु